तपाईँ कहाँबाट बोल्नु भएको हजुर र त हामीले त्यहाँ दार्जिलिङ टी गार्डनहरूको बारेमा धेरै सुनेको थियौँ हो त्यहीकारण घुम्नु आउनु भनेको त्यहाँको फेमस टी गार्डनहरूको बारेमा भन्नु सक्नुहुन्छ तपाईँले हजुर भनिदिनुहोस् न

हजुर हजुर हजुर त्यहाँ घुम्नु आउने प्लान बनाएको थियौँ कि हामीले त्यहीकारण सोधेको नि तपाईँसँग जानकारी लिनु पऱ्यो भनेर तपाईँले घुमाइदिनु सक्नुहुन्छ हामीलाई

हामी फेमिली आउनु भनेको पाँचजना जति छौँ हजुर हजुर हजुर र त अहिले अहिले भ्याकेसन छ चल्दैछ कि त्यहीकारण फ्री टाइममा त्यसै बस्नुभन्दा भनेर त्यहाँ टी गार्डनहरू एकदमै राम्रो देख्यौँ नेटतिर सर्च गर्दाखेरि त्यहीकारण घुम्नु आउनु भनेको हजुर हजुर र त टिस्टा भएर आउनु भनेको हो म कलकत्ताबाट बोलेको टिस्टा भएर आउनु भनेको त्यहाँको पुल छेउतिर बाटोहरू बिग्रेको रहेछ त्यो बाटोहरू चाहिँ सफाई भयो कि भएन बा हजुर

हजुर गाडीहरू छिर्नु सक्छ नि है हुन्छ हामी आउँछौँ नि नेक्स्ट विकतिर तपाईँलाई म इन्फर्म गर्छु नि आउनु अघि